मैले है एउटा पिज्जा अर्डर गरेको थिएँ अनि त्यस अर्डरमा चाहिँ मैले एउटा छुट कुपन पाएको छु अनि म फेरि एउटा पिज्जा अर्डर गर्न चाहन्छु अनि त्यो अर त्यो पिज्जा अर्डरमा चाहिँ म है त्यो छुट कुपनलाई युज गर्न रिडिम गर्न चाहन्छु